हेलो छिरिङ भाइ ड्राइभर भाइ हो ए म यताबाट लक्की दिदी बोलेको हौ मैले हिजो क्या त तिमीलाई त्यो के अरे खरासाङ जानको लागि एउटा गाडी बुक गरेको थिएँ नि तर तिमी त साह्रै ढिलो भयौ अब के गर्नु तिमी तिमी कि त ढिलो हुने रहेछ तिमी कहाँ छौ छौ अहिले तिमीले मलाई फोन पनि गर्दैनौ मलाई एकदमै ढिलो भइसकिसक्यो खरासाङ जानको लागि अन्तखेरि अब म चाहिँ अब अर्कै गाडी हेरौँ भनेको अन्तखेरि अब के गर्नु एकदमै ढिलो भइसकिसक्यो मलाई त मलाई एकदमै छिटो जानु छ मेरो कामहरू एकदमै अर्जेन्टली परेको छ र तिमीलाई त अब तिमी त कहाँ छौ छौ तिमीले मलाई फोन पनि गर्दैनौ अन्त अब के गर्नु अब म अर्कै गाडी म उयो गर्छु ल अर्कै गाडीमा म जानु पर्छ होला हौ किनकि मैले अब अर्को गाडी पनि भनिसकेँ हो अब तिम्रो गाडीलाई चाहिँ म क्यान्सल गरिदिउँ भनेको तिमी रिसाउँदैनौ होला नि किनभने तिमी त तिमीले मलाई त फोन गर्नु पर्थ्यो नि त फोन गरेर सम्झाउनु पर्थ्यो तिमी कि अलिक ढिलो हुन्छु भनेर मलाई भनेको भए पनि हुन्थ्यो त्यो पनि तिमीले भन्दैनौ अन्त मलाई एकदमै हतार भइसक्यो हेर म बस स्टयान्डमा बसेको बसेको छु आदि घन्टाभन्दा पनि बेसी भइसकिसक्यो तिमीलाई पर्खेको तिमी त कहाँ छौ छौ मलाई फोन गर्नु पर्थ्यो नि त कमसे कम तिमीले अन्त के गर्नु अब म अब म अर्कै गाडी उ गरेर बुक गरेर जान्छु ल म अर्कै गाडी तिमी नरिसाउन ल अर्को दिन चाहिँ म तिमीलाई लान्छु नि तर आज चाहिँ म तिम्रो गाडी क्यान्सल गर्छु ल